मसँग गाई बास्तु पाल्ने भन्ने चाहिँ होइन म गाई बस्तु नै पाल्छु म खेती किसान नै गर्ने मान्छे हुँ र म चाहिँ मेरो घरमा अहिले चार माउ गाई छ गाईले हिजो अस्ति एउटा बाछा ब्याएको छ है अब म चाहिँ बाछा बाछी या गाईको स्याहार सुसार चाहिँ यसरी गर्छु कि तिन टाइम घाँस दिन्छु दाना दुई टाइम दिन्छु हिजो अस्ती बाछा बाछी ब्यायो त्यसको चाहिँ म गाईको बाछालाई चाहिँ पहिला जन्मिने साथ त्यसलाई तातो पानीले पुछपाछ गरिदिन्छु त्यसलाई माउको छेउमा लगिदिन्छु माउले त्यसलाई चाट्छ यदि माउले नचाटिञ्जेलसम्म बाछा बाछी तङ्ग्रिदैन बाछालाई माउले चाट्छ माउलाई तातो दाना पकाएर खुवाएर मात्र गाईको उम्रो झार्छ उम्रो झरि सकेपछि उसको थुनहरू सफा गरेर बाछालाई दुध ख्वाउने त्यस्तो त जान्दैन बाछा बाछीले दुध तान्नु समातेर समाएर पक्रेर दुध त खुवाउने अनि त्यसलाई खुट्टामा माउको छेउमा बाँधिदिन्छ अनि जब त्यो त्यसको ब्याएको पाँच दिनसम्म घरिघरि दिनमा तिनपल्ट चारपल्टसम्म दुध खुवाउने त्यहाँदेखि त्यसलाई जब त्यसको पाँच दिन हुन्छ या सात दिन हुन्छ पाँच दिन या सात दिनमा चोख्याउँछ त्यो गाईको दुधको अब दुध चोख्याउँछ त्यसलाई गाईको दुधको चाहिँ बिगौती दुधलाई चाहिँ सातपत्रे भन्छ दुध आउने केही पनि वृक्षको पत्तामा सातवटा चाहिँ खोची बनाएर बाँधेर त्यसलाई गाईलाई टीका लाएर बाछालाई टीका लगाएर गोठमा सिउरिन्छ अनि तेलाई चोख्याएपछि बाछा बाछीको घाँटीमा दोरी बान्छ अनि त्यसरी नै अब अलिअलि दानाहरू चटाउने अब अलिअलि दानाहरू नुनको चिजहरू अलिअलि चटाउने एक दुई पत्ता घाँस दिने त्यसो गरेर तिन टाइम गाईको आमाको दुध खुवाउने त्यसो गरेर गाई बाछाको स्याहार सुसार हामी त्यसरी गर्छौँ